हो बिसिए गर्दैछु मैले अन्त अब बिसिएमा चाहिँ अब कम्प्युटर चलाउनुपर्ने अब कम्प्युटरको बारेमा सिकाउँछ अब बिसिए गरिसकेर चाहिँ अब मैले त्यही अब बाहिरतिर जाने भनेको किनकि अब बाहिरतिर अब कम्प्युटरको लागि धेरै महत्त्वपूर्ण छ अन्त अब कम्पनीहरू भयो जस्तो कि एमाजन गुगलहरू त्यहाँ धेरै चान्सेस छ पाउने